यो शिक्ष यो शिक्षाको लोनबारे हामीलाई त्यस्तो केही थाहा छैन है त अनि गाउँ समाजमा पनि हामीले कसैले यो शिक्षाको त्यस्तो टाइपको लोन लिएको हामीलाई थाहा छैन अहिलेसम हो अन्त हामीले त लिनु पनि परेको छैन त्यसै त्यसैकारणले मलाई योबारे थाहा छैन